अब उमेर बित्दै गएपछि मान्छेको अब खेलहरू पनि परिवर्तन हुँदै जान्छ र जब अब साठी वर्षभन्दा बेसी पुगेपछि अब विदेशहरूतिर त अब बुढाबु अब बुढा बुढी मान्छेहरू अब क्लबतिर जान्छ अब त्यहाँतिर गएर अब के रे कोही त अब हाँस्ने क्या हाँस्ने खेलहरू एकदम हाँस्ने अब त्यहाँ गएर आफ्नो कुराहरू अर्को कुराहरू आफ्नो कुराहरूसँग साट्ने त्यहाँदेखिको अब ताली बजाउने खेलहरू अब यस्तो खालको क्या खेलहरू खेल्छ र अब भारत वर्षतिर हाम्रो गाउँ घरतिर हेऱ्यो भने अब बुढी बुढीहरू चाहिँ अबबो आफ्नो साथी भाइसँग होइन आफ्नै नाता नातिनीहरू स्यान स्यानो नानीहरू सग खेल्छ अब नानीहरू त्यस्तै त हुन्छ अब बल्ल बल्ल हिँड्नु सक्दैन लड्दै उठ्दै गर्छ अब त्यो तल यसो नानीलाई लडेर लडेको नानीहरूलाई उठाउने फेरि यता आइज यता आउँ भने यस्तो नानीहरू कुद्छ नि बिस्तारी आफू पनि बिस्तारी कुद्दै जाने हो त्यस्तो खेलहरू खेल्छ अथवा सानो सानो रबरको सानो सानो बलहरू लिएर अब यसो फ्याँक्ने त्यो सानो नानीले फ्याँक्ने फ्याकेको उसले समाउने फेरि उसले हिर्काउँने बेला पक्रिपक्रि उल्लाई हिर्काउने त्यस्तो खालको सानो सानो खेल खेलेको हामी देख्छौं भारतवर्षतिर